मलाई चाहिँ पुस्तक पनि मनपर्छ पुस्तकमा चाहिँ कविताहरू विशेष गरी म पढ्न सुन्न रुचाउँछु र अर्को चाहिँ चलचित्र चलचित्रमा चाहिँ पुराना फिल्म जो चाहिँ प्रताप सुब्बाले निर्देश गर्नुभएका परालको आगो त्यो जुन चाहिँ चलचित्र छ एकदमै ज्ञानवर्द्धक छ त्यसमा विषय चाहिँ को छ मेन टपिक चाहिँ बुढाबुढीको झगडा चाहिं परालको आगो परालको आगो चाहिं कस्तो भन्छ फासफुस भइहाल्ने एकछिन झगडा गर्छ त्यहाँदेखि फासफुसै हुन्छ यसमा चाहिँ मलाई चामे र गौँथलीको केरेक्टर जुन चाहिँ छ त्यो चाहिँ एकदमै मनपर्छ किनभने त्यो बुढाबुढीको झगडा हा जुन प्रकारले भयो जसरी ससुराली जान्छ माइत जान्छ बुढी चामेलाई छोडेर र चामे लिनुगएको त्यो दृश्यहरू क्या त अब त्यति बेलाको टाइमको ब्ल्याक एन्ड ह्वाइट पिक्चर हो यो अन्त त्यति बेलाको त्यसमा चाहिँ अब एउटा बस्तीमा ससुराली जाँदा ससुराले फेरि उसलाई उयो गरेको सासुले पनि इग्नोर गरेको बाहिर सुताएको र त्यसमा फेरि लामखुट्टेले टोकेको उडुसले उडुसले टोकेको त्यो चरित्र जो टङ्क शर्माज्युले गर्नुभएको छ त्यो एकदमै सराहनीय छ त्यत्तिको एक्टिङ त अब अहिले गर्नु पनि सक्दैन र यस यसमा चाहिँ यो दुई यी दुई केरेक्टर गौँथली र चामेको केरेक्टरले चाहिँ मलाई साह्रै मनपर्छ अहिले एकदमै उच्च कोटिको अभिनयहरू गर्नुभएको छ उहाँहरूले टङ्क शर्माले त अहिले पनि गर्दै हुनुहुन्छ अनि के अरे गौँथली भन्ने हाम्रो भुषाल नाम नेपालमै धेरैवटा पिक्चरमा आइसक्नुभएको छ यी यी केरेक्टर चाहिँ मलाई एकदमै मनपर्छ